म मार्सल आर्टको ताइक्वान्दो रूपको अभ्यास गर्छु र त्यसका लागि मैले पहिला ताइक्वान्दो ग्रुपको मास्टरबाट फर्म लिएर त्यो फर्म भरेर सुरू गरेको हो